हजुर धेरै समाचारहरू छ है जस्तै हाम्रो लङभ्यू अनलाइन टिभी खरसाङ हाम्रो खरसाङ डिडी हिमालयन एसके लाइभ इत्यादि च्यानलहरू छ तीमध्ये चैँ हामी चाहिँ लङभ्यू अनलाइन टिभी एसके लाइभ यी च्यानलहरूलाई चाहिँ हामी पछ्याउने गर्छौँ किनभने त्यो त्यो च्यानलहरूमार्फत हामीले स्थानीय समाचारबारेमा जानकारीहरू पाउन सक्छौँ घर ठाउँ हाम्रो गाउँ हाम्रो वरिपरीका ठाउँहरूमा के कस्तोहरू भइरहेको छ के कस्तो स्थितिहरू छ त्यो बारेमा कतिपय हामीलाई जानकारीहरू पाउन सक्छौँ त्यैकारणले हामीले चाहिँ विशेष हामीले स्थानीय समाचारहरूलाई नै पछ्याउने गरेकै छौँ